मेरो परिवारमा चाहिँ म मेरो आमा बाबा हुनुहुन्छ मेरो श्रीमती र मभन्दा एकजना सानो बहिनी है मेरो आमाको बुवा मेरो बाजे हुनुहुन्छ बाबाको दिदी त्यसै गरी दुईजना नानाहरू पनि हुनुहुन्छ र हामी सबैजना मिलेर बस्छौँ मेरो साथीहरू चाहिँ अब थुप्रै छ स्कुलको साथीहरू हुन् स्कुलको साथीहरू हुन्छ गाउँको साथीहरू जस्तै रितिक रोजन रन्जन नयन्द्र सेवक र हामी साथीहरू सबैजना मजाले मिल्छौँ र हामी फुटबलहरू खेल्छौँ केही कामहरू पऱ्यो भने पनि हामी सबैजना साथीहरू मिलेर गर्छौँ हामी गाउँमा हामी साथीभाइ मिलेर फुटबल टोर्नामेन्टहरू दुर्गा पूजाहरू पनि गर्छौँ